बहिनी तिमी कुन क्लासको स्टुडेन्ट हो क्लास एटको कुन सेक्सन हो के नाम हो तिम्रो तिम्रो क्लास टिचर को हुनुहुन्छ होला अँ ठिकै रहेछ किनभने यहाँ पेपर आएको थियो त तिम्रो पेपर यसो हेर्दाखेरि अलिकति तिम्रो पढाईमा अलिक ध्यान रहेछ राम्रो लाग्यो मलाई होइन र अब फरदर अझै अझै अब अब टेनको पनि रिजल्ट त्यहाँदेखि अझै अगाडि पढेर जानु के इच्छा छ तिमीलाई टुवेल्भ सक्नु बित्तिकै बिएड गरिहाल्ने बिएड गरेर के टिचिङको लागि टिचिङ गर्ने इच्छा छ त्यसको लागि ठिकै छ त्यो अब टिचिङ पाइहाल्यो भने तर पर्सन्टेज राम्रो निकाल्नुपर्छ टेनको र टुवेल्भको चाहिँ कि त्यसको लागि चाहिँ तिमीले कोचिङ क्लासहरू पनि लिनुपर्छ अलिअलि हो स्कुलबाट भयो भने स्कुलबाट नत्र गाँउबाट यसो गाँउमा छ कोही ट्युसनहरू लिने छ कोचिङ क्लासहरू लिने छ भने त्यहाँ पनि जानु अनि त्यहाँदेखि अब त्यो के हरे बिएडको लागि कहाँ हुँदो रहेछ म यसो बुझेर कहाँ छ राम्रो होइन अन्त त्यो त्यो गर्ने के भन्यौ होइन ल ल म त्यो त्यसको लागि त समय छ नि हाम्रोमा कि अब अहिले फिलहाल तिमीले टेनको र टुवेल्भको रिजल्ट चाहिँ राम्रो निकाल्नुपर्छ र पहिला त्यसको लागि राम्रो कोचिङ क्लासहरू हेरिराख्नु त्यो ट्रेनिङको लागि त पछाडी समय छ नि धेरै समय छ ल अन्त घरमा चाहिँ अलिक अहिलेदेखि नै घरमा पनि अलिक समय टाइम लिएर किनभने तिम्रो लेख लेखन शैलीहरू पनि राम्रो छ त्यसले गर्दा अगाडि सपोर्ट गर्छु म तिमीलाई र अगाडि जानुको लागि ल हो त्यस्तो पाराले गर्नु घरमा गार्जियन्सहरूसँग पनि सल्लाह गर्नु के गर्ने कस्तो पाराले गर्दा हुन्छ छ होला त्यो म हेरेर सबै बन्दोबस्त गरिदिन्छु नि मिलाइदिन्छु नि ल ल ल घरमा चाहिँ अलिक स्टडी गर्दै गर्नु अहिलेदेखि नै राम्रोसँगले

हुन्छ हुन्छ